र विशेष चार्जरको विषयमा भन्नुपर्दाखेरि प्रत्येक ठाउँहरूमा म देख्छु चार्जरको अलिकति समस्या भइराखेको म देख्छु धेरै कस्टमरहरू दु ख पाइरहेको म देख्छु अनि चार्जरको विषयमा भन्नुपर्दाखेरि अलिकति चार्जरलाई अलिकति जहाँ जुन ठाउँहरूमा प्रडक्ट गरिँदैछ अनि त्यो ठाउँमा अलिकति त्यहाँ गर्ने स्टाफहरू चाहिँ चार्जरमा अलिकति ध्यान दिए कस्टमरहरूले त्यो दु ख भोग्नुपर्ने थिएन कतिले गाँस्दै जलाउँदै गरेको मैले देखिरहेको छु त्यसो हुँदाखेरि अलिकति फोनलाई पनि धक्का हुँदो रहेछ अलिकति फिजिकल्ली चार्जरको कारण गर्दा पनि अलिकति समस्या हुने डर हुन्छ र विशेष चार्जरलाई अलिकति स्टाफहरूले जहाँ जुन ठाउँमा प्रटक्ट गरिँदैछ अनि त्यो ठाउँमा त्यो गरिने जुन स्टाफहरूछ जो चाहिँ म्याकनिकलहरू छन् त्यो व्यक्तिहरूले अलिकति चार्जरमा याद गरिदिए अलिकति ध्यान दिए अलिकति राम्रो हुने थियो अनि धेरै कस्टमरले यो दु खहरू भोगेको मैले देखिरहेको छु र म तपाईँहरूलाई यही आह्वान गर्न चाहन्छु अनि धेरै कस्टमरले दु ख पाइराखेको छ अनि म यही तपाईँहरूलाई भन्छु चार्जर अति नै राम्रो भयो भने अति नै धेरै कुरा सुविधा हुन्छ र विशेष चार्जर नै बिग्रिदियो भने फोनको केही काम छैन अनि चार्जर चाहिँ जहाँ पनि प्रडक्ट हुँदैछ त्यहाँको स्टाफहरूले अलिकति मध्यनजर दिने अलिकति ध्यान दिने म यही तपाईँहरूलाई आग्रह गर्न चाहन्छु